मसँग पुरानो हार्ड कपीहरू छन् फोटोहरू छन् होइन पहिलाको फोटोहरू चाहिँ अब ब्ल्याक एन्ड वाइट फोटोहरू चाहिँ हामीलाई अब उहिलेको सम्झनाहरू दिलाउँछ अब अहिले नयाँको डिजिटल फोटोहरू चाहिँ हामी के गर्छौँ भने अब निकालेर राख्छौँ फ्रेम बनाएर राख्छुम् पुरानो चाहिँ अब पुरानो फोटोहरू चाहिँ हामीलाई सम्झनाको लागि मात्रै हो एउटा फ्रेम मतलब एल्बममा हालेर राख्छुम् अब अहिले डिजिटल फोटोहरू चाहिँ हामीले मज्जाले मतलब ल्यामिनेसनहरू गरेर सजाएर घरमा राख्छौँ